यदि मेरो खाना कसैले मन पराएको छ अनि उनलाई चाहिँ मेरो रेसिपी सिक्नु मन छ भने चाहिँ म चाहिँ उनलाई कसरी सिकाउँछु भने म पहिला सुरु भात पकाउनु सिकाउँछु उसलाई कसरी भन्दाखेरि पहिला भातलाई चाहिँ भात चामललाई चाहिँ रामरी केलाएर त्यहाँदेखिको पानीमा दुई तिन पानी रामरी धोएर अन्त त्यसलाई भिजाइकन राख्नुपर्छ भिजाएर राखिसक्यो पछि चाहिँ अलिक टाइमपछि त्यसलाई ग्यासमा राखेर ठिक्कै पानी हालेर छ ढकनीले छोपेर चाहिँ त्यसलाई अलिक टाइमको लागि पाक्नु दिनु पर्छ ग्यासमा राखेर अनि त्यो त्यो पाकिसकेपछि चाहिँ पहिला सुरु हामीले जस्तो पाक्छ त्यस्तै त्यो भातलाई चाहिँ चलाउने गर्नु पर्छ अनि भात चलाउने भइसकेपछि चाहिँ त्यो खाना रेडी भइसकेको हुन्छ अनि भात चाहिँ राम्रो फुरुङरुङ परेको भएको हुन्छ अनि सेकेन्डमा चाहिँ म चाहिँ मेरो साथी जसलाई चाहिँ मेरो खाना मन परेको छ उसलाई चाहिँ म दाल सिकाउँछु दाल चाहिँ कसरी पकाउँछ भन्दाखेरि दाम पनि कालो दाल मुसुरी दालहरू हुन्छ कालो दाल चाहिँ कालो दाललाई चाहिँ पहिला धेरै टाइमको लागि भिजाउनु पर्छ अन्त त्यसलाई चाहिँ भिजई सकिसकेपछि त्यसलाई कुकरमा चाहिँ भक्कु पानी हालीकिन चै त्यसलाई धेरैपल्ट सिटी लाग्नु दिनु पर्छ त्यसमा चाहिँ कुकरमा हालिसकेर हामीले के के कुराहरू हाल्नु पर्छ त्यो चाहिँ के के हो भन्दाखेरि पानी हाल्नु पर्छ दाललाई हाल्नु पर्छ नुन अलिकति हाल्नु पर्छ त्यहाँदेखि त्यसमा नुन पनि सुक्छ राम्रो पनि हुन्छ छिट्टो पाक्छ पनि अनि त्यो सकेर चाहिँ कालो दाल चाहिँ त्यो चल त्यो सिटी लागिसकेर चाहिँ हामीले त्यसलाई चाहिँ त्यसलाई त्यत्तिकै छोडदिनु हुँदैन त्यतिबेलासम्म खा दाल पाकिसकेको हुँदैन अन्त सेकेन्ड पल्टमा चाहिँ हामीले कराई लिएर कराईमा चाहिँ तेल हालेर अन्त प्याज पडकाउने मसाला तेज पत्ता त्यस्तोहरू हालेछ हाल्यो भने चाहिँ दाल चाहिँ हेब्बी टेस्टी हुन्छ अनि त्यसलाई चाहिँ त्यो पहिला त्यो दाल दाल पकाउनुको लागि तेल हाल्यो प्याज हाल्यो तेज पत्ता हाल्यो पडकाउने मसला हाल्यो त्यहाँदेखि दाललाई हाल्नु पर्छ त्यहाँदेखिको त्यहाँदेखिको चाहिँ हल्का हर्दी हर्दी पनि हाल्ने गर्नु पर्छ अनि त्यसलाई अलिक टाइमको लागि उमालेर चाहिँ त्यतिकै राखिदिनु पर्छ दाल हेब्बी टेस्टी हुन्छ अनि मुसुरी दाल पकाउने अर्कै तरिका हुन्छ अर्को तरिकामा चाहिँ कस्तो भन्दाखेरि मुसुरी दाल चाहिँ त्यो कालो दाल जस्तो पकाउँदिनँ त्यसलाई चाहिँ कराईमा पकाइन्छ मुसुरी दाललाई चाहिँ धेरै टाइमको लागि पानीमा भिजाएर राखेको हुनुपर्छ अनि त्यसमा चाहिँ के के सामान चाहिन्छ भन्दाखेरि तेल चाहिन्छ प्याज चाहिन्छ हर्दी नुन चाहिन्छ अनि तेज पत्ताले चाहिँ जुनै कुरोमा पनि टेस्ट बडाउने काम गर्छ हो अनि त्यसरी चाहिँ हामी पहिला सुरु कराई लिएर तेल हाल्छ प्याज तेज पत्ता पडकाउने मसला हाल्छ त्यहाँदेखिको मुसुरी दाललाई हालेर हर्दी अलिकति हाल्छ नुन पनि हाल्छ मज्जाले चलाएर पानी ठिक्कै मात्रामा हाल्छ त्यहाँदेखि त्यसलाई छोपेर त्यो त्यसलाई अलिक टाइमको लागि पकाउँछ अनि दाल रेडी हुन्छ अनि सेकेन्डपल्टमा चाहिँ नानीहरूलाई अन्डा धेरै मन पर्छ अन्डामा चाहिँ अन्डा पनि नर्मल होइन नानीहरूले स्पाइसी मन पराउँछ अनि त्यसमा चाहिँ प्याज हाल्यो भने क्या टेस्टी हुन्छ त्यो अन्डा चाहिँ कसरी पकाउँछ भन्दाखेरि बस्तीको अन्डाहरू छ भने धेरै मिठो हुन्छ नानीहरूलाई त्यो अन्डा फुटाएर त्यसमा नुन प्याच तिखालाल त्यो हालिकन फिट्यो भने क्या टेस्टी हुन्छ त्यसलाई चाहिँ ताई नभए कराईमा पकाउनु सकिन्छ कराईमा चाहिँ कराईमा चाहिँ त्यति साह्रो राम्रो हुँदैन एस कम्पेयर टु ताई किनभने ताईमा चाहिँ सेप साइज सबै मिलिरहेको हुन्छ अनि त्यसमा चाहिँ राम्रो प्रकारले पाकिन्छ पनि हामी छिट्टै पकाउनु पनि सकिन्छ त्यसमा ताईमा चाहिँ कसरी पकाउने भन्दा पहिला सुरु तेल हाल्यो त्यसलाई खरायो त्यहाँदेखि चाहिँ अन्डा हालेर त्यसलाई चलाउँदै नडराइकन चलाउँदै टाइम टाइममा चलाउँदै निकालेपछे चाहिँ त्यो रेडी भइकन निस्किन्छ अनि थर्डमा हामी सब्जी पकाउँदैछ अरे जस्तै सब्जीमा चाहिँ मासु र साग पकाउँदैछ अरे साग चाहिँ ताजा हुनु पर्छ अनि त्यो चाहिँ सागलाई चाहिँ कसरी पकाउँछ भन्दाखेरि पहिला सुरु तेल हाल्छ त्यहाँदेखिको सागलाई काटी राखेको हुन्छ मज्जाले भक्कु पानीमा छमछम प्रकारले धुएछ भने चाहिँ साग चाहिँ मिठो अनि टेस्टी हुन्छ अनि त्यसबाट सागतिर किराहरू पनि लागेको हुन्छ किराहरूलाई रामरी हटाएर सानो सानो पिसमा सागलाई चाहिँ छुट्टाएको छ नभए काटेको छ भने चाहिँ त्यो चाहिँ हेब्बी टेस्टी हुन्छ अनि मासुको कुरा छ मासुको मासुलाई चाहिँ कसरी पकाउनु पर्छ भन्दाखेरि मासु चाहिँ पहिला राम्रो दोकानबाट लिएर आउनु पर्छ त्यहाँदेखि त्यसलाई चाहिँ रामरी धुएर पहिला फ्राई गर्नु पर्छ फ्राइ चैँ करइमा गरिन्छ अनि फ्राई गर्दा चाहिँ के के गर्नु पर्छ भन्दाखेरि पहिला चाहिँ मासुलाई स्यानस्यानु पिसमा कट गर्यो त्याँदेखिनको त्यहाँदेखिको हामी त्यसमा अलिकति नुन हाल्नु सक्छ हर्दी तिखालाल अन्त त्यस्तै कुराहरू हाल्छ पहिला त्यसलाई मिक्स गऱ्यो त्यहाँदेखि चाहिँ तेलाई फ्राई गरेर फ्राई गरेर रामरी राख्यो त्यो पनि फ्राई गर्दाखेरि पनि डढ्नु चाहिँ भएन टाइममा नै चलाउँदै हेर्दै गर्नु पऱ्यो अनि त्यसलाई चाहिँ निकालेर अलग्गै राख्यो एकछिनको लागि त्यहाँदेखि साग सागलाई पहिला सुरु चाहिँ पकाउँछ तेल हालेर प्याज कम्ती हाल्नु पर्छ त्यसल्लाई चाहिँ त्याँदेखिको चाहिँ साग चाहिँ पाक्छ साग पाक्दै गरेको हुन्छ तेत्तिबेला नै मासु हाल्नु पर्छ त्यसमा अनि त्यहाँदेखिको पानी हालेर चाहिँ धेरै मिक्स गरिकन राम्रो प्रकारले पकायो भने चाहिँ साग र साग र मासु चाहिँ धेरै टेस्टी हुन्छ अनि साग र मासु कतिजनाले साग मासु नखाने पनि हुन्छ उनीहरूको लागि चाहिँ अलक्कै सलाटहरू बनाइदियो भने राम्रो हुन्छ सलाटहरू पनि बनाउने एउटा तरिका हुन्छ त्यसको लागि पनि सलाट धेरै प्रकारको पनि हुन्छ त्यसमा चाहिँ हाम्रो घरमा चलाइने चाहिँ काँक्राको सलाट हो काँक्रामा चाहिँ पहिल चाहिँ ताजा काँक्रा हुनु पर्यो राम्रो हुनु पर्यो तेल्लाई चाहिँ रामरी धुएर काटेर त्यहाँदेखिको चाहिँ त्यसमाै चाहिँ सानो सानो पिसमा काटेर प्याज मिक्स गर्यो रमभेडा मिक्स गर्यो तिखालाल हुचिङ नुन मिक्स गरिकन खायो भने धेरै टेस्टी हुन्छ त्यो चाहिँ सानोसानो नानीहरूले धेरै मन परौछ सानो सानोदेखिको लिएर ठुल्ठुलोले पनि धेरै मन पराउँछ